अँ सुन्दैछु त खोइ पिकनिक त खेल्नु पर्ने कहीँ जानु त्यही लाली गुराँसै ए गजलडुबा जानु मैले पनि कता कता सुनेको थिएँ हौ गजलडुबाको नाम जानु त गएको छुइनँ कहिले पनि तर हेर्दा मैले त्यो सर्च गरेर हेर्दा उयो गर्दा त राम्रो देखेकै थिएँ राम्रो होला है

ए ए कहिले जाने अन्त

ए निकै होला नि त ग्रुप है ए ल ल अँ अब गएपछि अलिक रामरी नै पिकनिक खेलेर आउँ न है

ए अँ जाउँ न त दामी होला नि त जग्गा होइन दामी छ भनेको सुनेकै थिएँ

अँ यताभन्दा त धेरै नै सफा होला नि उता अँ जाउँ न है

ल ल कति गरेर उठाउने अन्त पैसा चाहिँ ए उठाउँ न त अलिक मज्जाले रमाइलो गरेर आउनुपर्छ अँ कन्फर्म जानै पर्छ त्यो गजलडुबा मैले पनि नाम मात्रै सुनेको थिएँ नि त अँ ल ल मज्जा आउने भयो त्यसो भए

ल ल